दार्जिलिङ जिल्लामा उपलब्ध शिक्षक सङ्गठनहरू चाहिँ अब के के छन् भने साउथफिल्ड कलेज भयो पोलिटेकनिक कलेज भयो होइन दार्जिलिङ गभर्नमेन्ट कलेज होइन सिलगढी इन्स्टिट्युट अफ टेक्नोलोजी होटेल म्यानेजमेन्ट इन्स्टिट्युटहरू भयो होइन बिजनबारी डिग्री कलेज हो अन्त यसरी नै अरू पनि अब थुप्रै कलेज इन्स्टिट्युटहरू छन् होइन अन्त यो इन्स्टिट्युटहरूले गर्दा चाहिँ अब जिल्लाको विकास र वृद्धि चाहिँ कसरी हुन्छ भने चाहिँ होइन यहाँ अब मानिसहरूले अब आफ्नो आफ्नो क्षेत्रमा जुन काम काम गर्नु सिकेको हुन्छ होइन जस्तो अब पोलिटेकनिक होटेल म्यानेजमेन्टहरू भयो त्यस्तै अरू अरू क्षेत्रकाहरूले उनीहरूले अब सिकेको काम चाहिँ यी हाम्रै एरियामा अब काम गर्नु भने चाहिँ यो हाम्रो क्षेत्रमा उन्नति हुन्छ होइन र धेरै एरियाहरूको इकोनोमिकल्ली भयो होइन फाइनेन्सियल्ली भयो सोसियल्ली उन्नति भएर जान्छ होइन र हाम्रो नजिकैमा अब लोकप्रिय क्लोचिङ कोचिङ क्लासहरू अब के के छ भने एकलब्य एकाडेमी भयो होइन डी द्रोनास राइस छ आकाश इन्स्टिट्युट छ गुरुकुल इन्स्टिट्युट छ र यसरी नै अरू पनि थुप्रै इन्स्टिट्युटहरू छ होइन र यहाँ सरकारी विद्यालयहरूको अवस्था त मलाई त्यस्तो राम्रो छ जस्तो त लाग्दैन होइन गभर्नमेन्ट कलेज भन्ने वित्तिकै गभर्नमेन्ट कलेज गभर्नमेन्ट स्कुलहरू भन्ने वित्तिकै अब अलिकति हेलचेक्रे नै भइहाल्छ होइन प्राइभेट जस्तो त राम्रो हुँदैन त्यो पनि यहाँनिरको पढाइहरू त्यस्तो राम्रो हुँदैन होइन अझै कोही बेला त अब एक्जाम आइसक्दा पनि सिलेबसहरू कम्पलिट भएको हुँदैन होइन कति कम्तीवटा अब गभर्नमेन्ट स्कुलहरू मात्रै छ होइन जहाँ चाहिँ पढाइ मजाले पढाइ अब राम्रोसँगले भएको हुन्छ होइन कतिवटामा त झन् अब टिचरहरू पनि आउनुहुँदैन कोही अब क्लासमा टाइममा आउनुहुँदैन कोही क्लासमै आउनु भयो भने पनि पढाउनु भन्दा ज्यादा त्यस्तो उयो गर्नै हुँदैन यादै गर्नुहुँदैन स्टुडेन्टहरूलाई हो र मलाई चाहिँ अब त्यस्तो राम्रो कन्डिसन छ जस्तो लाग्दैन गभर्नमेन्ट स्कुलहरूको